मेरो नाम चाहिँ सुधा मङ्गर हो म चाहिँ होम्स डाक्टर ग्राम्स होम्सबाट मैले चाहिँ अनलाइन चाहिँ मैले विवाहको निम्ति चाहिँ ड्रेस मगाएको थिएँ अनि त्यो ड्रेस चाहिँ ढिलो आएर चाहिँ मैले क्यानसल गर्नु पर्यो अनि क्यानसल गर्दाखेरि चाहिँ त्यो क्यानसल अर्डर गर्दाखेरि त्यो क्यानसल भयो अनि किनकि त्यो ड्रेस मैले समयमा त्यो दिन लाउनु पाइनँ अन्तखेरि चाहिँ त्यो चाहिँ क्यानसल हुँदाखेरि चाहिँ क्यानसल गर्दाखेरि चाहिँ भोलिपल्ट तिन दिन बादमा चाहिँ त्यो रिसिभ गर्नु आयो हो अनि त्यो रिसिभ गर्नु आउँदाखेरि चाहिँ मेरो ब्याङमा चै मेरो ब्याङ्कमा चाहिँ त्यो रिन्यू भए त्यो चाहिँ फर्केर गयो अनि फर्केर जाँदाखेरि चाहिँ रिसिभ गरेर चाहिँ लगेर चाहिँ त्यो ब्याङ्क अकाउन्टमा चाहिँ मेरो पैसा चाहिँ रिन्यु भयो अनि रिन्यु भइसकेर चाहिँ मैले त्यो पैसा पाएँ अनि फेरि अर्डर गर्दाखेरि चाहिँ मैले अर्को ड्रेस मगाएँ है त्यो कुर्ती पाइजामाको ड्रेस अनि त्यो ड्रेस मगाउँदाखेरि चाहिँ एकदम राम्रो आयो अनि मैले समयमा मेरो बहिनीको विवाहमा त्यो ड्रेस लाउनु पाएँ त्यो ड्रेस चाहिँ एकदम राम्रो देख्ने अनि हेर्नमा पनि राम्रो लुगाको क्वालिटी एकदमै राम्रो